हाम्रो यहाँ गाउँमा कोराना भाइरस भन्ने एउटा बिमारी भएको थियो भएको थियो त्यसको लागि चाहिँ हामीले इन्जेक्सन लगायो फर्स्ट डोज सेकेन्ड डोज थर्ड थर्ड डोज यस्तोहरू लगाए पछि चाहिँ यो कोरोना भन्ने अहिले दुई हजार एक बिसमा भएको थियो दुई हजार बिस मार्च महिनादेखिको यो के हरे कोरोना भाइरस भन्ने बिमारी आएको थियो चाइनाबाट त्यहाँबाट आए पछि हामीलाई एकदम डर लाग्दो एकदम हुन्छ नि एक प्रकारको मान्छे मर्ने त्यस्तो भएको थियो हो त्यसको कारण चाहिँ के हो भन्दाखेरि त्यो कारण चाहिँ ज्वरो आयो ज्वरो बिग्रियो अनि सर्दी खोकी हुनु नै कोरोना भाइरस हो भनेर भन्नु थाल्यो मान्छेहरू डराउनु थाल्यो मान्छेमा एउटा डर पैदा भयो हो अनि के भन्छ हरे यो के हरे पोलियो सुइहरू लगाए पछि मान्छेहरू राम्रो भयो हो अनि त्यो मान्छेहरू राम्रो भए पछि अहिले ऊ यो के भन्छ हरे कोरोना भाइरस त छैन अहिले लकडाउनहरू भएको थियो कोरोना भाइरसले गर्दा मान्छेहरूलाई खानु पिउनु लगाउनु हिँड्नु कति असुविधा भएको थियो त्यस्तो असुविधा भएको त असुविधा भएको त एकदम राम्रो होइन हो अन्त त्यसैले गर्दा अहिले कोरोना भाइरस त बन्द भयो हो अनि यो खेलेनौँ नि डेङ्गु डेङ्गु चाहिँ के भएर हुन्छ भन्दाखेरि चाहिँ डेङ्गुहरू घरहरूमा पानीहरू के हरे एउटा भाडातिर यहाँ गड्डातिर पानीहरू जम्मा भयो भने मच्छर हुन्छ मच्छर भए पछि डेङ्गु हुन्छ डेङ्गु भए पछि मान्छेलाई टो त्यो मच्छरले टोके पछि डेङ्गु भए पछि त्यो मच्छरले टोकेर डेङ्गु भए पछि मान्छेलाई एकदम असुविधा हुन्छ मान्छे मर्नु सक्छ डेङ्गुले डेङ्गु भयो भने मान्छेको केही उयो छैन के हरे उपाय छैन कसरी बाँच्ने कसरी नबाँच्ने यस्तो उपाय नभए पछि मान्छे मर्छ हो अनि त्यसैले गर्दा डे यो घरहरूको जङ्गल पानी सफा गड्डाहरू बनाउनु हुँदैन झार जङ्गलहरू छ भने सफा गरेर राख्नु पर्छ त्यसरी मैला झार जङ्गल राख्नु हुँदैन अनि घरतिर साफ सुथरा राख्नु पर्छ रुमहरू घरको कमराहरू लुगा फाटाहरू साफ सुथरा आफू पनि सफा सुथरा भएर हिँड्नु पर्छ यो घरमा सुत्ने बेलामा मच्छरदानीहरू लगाएर सुत्नु पर्छ मच्छरले टोक्यो भने डेङ्गु हुन्छ डेङ्गु भए पछि डेङ्गुको इलाज छैन अहिले विशेष हस्पिटलतिर डेङ्गुहरू आउँदैन डेङ्गु डेङ्गुले गर्दा मान्छेहरू मरेको छ कतिवटा जगामा अहिले हाम्रो यहाँ भटपाडामा पनि एक दुई जगामा डेङ्गुहरू भएको छ त्यो डेङ्गुले गर्दा एकदम असुविधाहरू छ जस्तो कि अब ज्वरोहरू आयो डाक्टरहरू देखाउनु पऱ्यो ज्वरोहरू आए पछि त डाक्टर देखाउनु पर्छ डाक्टर देखाउनुको लागि डाक्टर देखाउनु पऱ्यो सर्दी हुन्छ खोकी हुन्छ दबाईहरू खानु पऱ्यो त्यसले गर्दा मान्छेहरू एकदम उयो हुन्छ उत्सुकता हुन्छ कि यो डेङ्गुबाट चाहिँ हामी कसरी बाँचौँ यो कोरोनाबाट त बल्ल बल्ल बाँच्यो कोरोनाको उयोबाट बल्ला बल्ला हामी राम्रो भयो तिन तिनवटा डोज सुइको दबाई लगाएर तिन तिन डोज दबाई लगाएर हामी अहिले यतिको भयो हो बाँच्यो हामी कतिजना त मऱ्यो हो अनि त्यसैले गर्दा यो सब हुनु हुँदैन अन्त अहिले टन्सिलहरू टन्सिलहरू हुन्छ टन्सिलहरू भएको चाहिँ घिच्रोमा टन्सिल हुन्छ के भएर सर्दी बिग्रेर सर्दीले गर्दा टन्सिलहरू हुन्छ हो अनि सर्दी खोकीहरू भयो भने त टन्सिलहरू हुन्छ टन्सिलको दबाई खानु पर्छ हो अनि के भन्छ हरे त्यो ऊ के हरे कोरोनाले गर्दा ज्वरो आउँछ हाच्छिउँ आउनु पनि डर मान्छेको छेउमा हाच्छिउँहरू गर्नु छ भने मुखमा हात लगाएर हाच्छिउँहरू गर्नु पर्छ अनि सर्दी खोकीहरू भएछ भने मान्छेदेखि दूर बस्नु पर्छ कोरोनाहरू कोरोनाले गर्दा त्यतिको हुन्छ मान्छेलाई मान्छेलाई त्यस्तो हुन्छ त्यस्तो भयो भने मान्छे मर्छ अनि त्यसले गर्दा मान्छे यो डेङ्गु डेङ्गु पनि त खतरनाक बिमारी हो बि डेङ्गुले गर्दा कति मान्छे मरिसक्यो हो अनि अहिले यता चलिराखेको जो बिमारीहरू छ त्यो हो ज्वरो झाडा झाडा अनि उल्टी यो झाडा उल्टी चाहिँ कहिले हुन्छ भन्दाखेरि झाडा उल्टी त्यो मैला जो सफा हात नधोईकन खाना खान्छ खानाहरू बनाउँछ सफा हातले बनाउँदैन त्यस्तो त्यस्तो त्यस्तो काम त्यस्तो उयो गऱ्यो हातहरू मैला भयो भने त त्यो खानु घिन हो त्यो खानु खाना मुखमा परे पछि भुँडीमा गएर पोइजन हुन्छ त्यो मैला त्यो मैला पोइजन भए पछि डाइरिया हुन्छ कसैलाई भमिटिङ हुन्छ त्यसैले गर्दा मान्छेहरू कतिजना झाडा बमिले मर्छ त्यो चाहिँ राम्रो होइन हो अनि त्यो राम्रो होइन त्यसरी गर्दा खानाहरू खानु छ भने हात धुनु पकाउनुको अगाडि हातहरू धुनु त्यस्तो गर्नु पर्छ बुझ्यो अनि के हरे उयो उयो के हरे यसमा टिकटिकेहरूले हग्यो भने पनि टिकटिकेले हग्यो भन्यो भने पनि त्यहाँ डाइरिया हुने उल्टी हुने सम्भावना हुन्छ त्यसैले गर्दा डाइरियाहरू उल्टीहरू गर्नु भन्दा उयो नगर्नु साफ सुथरा राख्नु घरहरू पनि यस्तो घरतिर जाल साल लगाएको छ भने सफा टफा गर्नु पर्छ यसरी मच्छरहरू बस्ने जगा जे छ त्यो सबै निकालेर फ्याँक्नु पर्छ मच्छरहरू सुत्ने बेलामा मच्छडदानीहरू लगाएर सुत्नु पर्छ किनभने किनभने मच्छडदानी लगाएन भने घरमा बाल बच्चाहरू छ भने बाल बच्चालाई टोक्छ मच्छरले मच्छरले टोके पछि मच्छरले अगर नानीहरूलाई टोके पछि ज्वरो आउँछ ज्वरो आए पछि डर हुन्छ डर हुन्छ किन डर हुन्छ भने डेङ्गुको डर हुन्छ कसलाई अहिले फिलहाल त कोरोना छैन कोरोनाको डर हुन्थ्यो अहिले त हामीलाई एकदम सतर्क बस्नु पर्छ किनभने अगर कोरोनाहरू भयो डेङ्गुहरू भयो भने एकदम साह्रो पर्छ त्यो नानीहरू झन् कोही हुन्छ बालाखा नानी त्यो नानीहरूले यस्तो भयो भनौँ सक्दैन उस्तो भयो भनौँ सक्दैन त्यो ज्वरो आउँदा आउँदा ज्वरोमा के के खाइदेला नानीहरूले त्यो खाइदिए पछि ज्वरो बिग्रेर के हरे नाम जन्डिसहरू हुने डर हुन्छ जन्डिसहरू भयो भने डाक्टरकोमा गएर कोही त राम्रो हुन्छ कोही त राम्रो हुँदैन कोहीलाई जडीबुटी दबाईले राम्रो हुन्छ कोहीलाई ए यो एलोपेथी दबाईले राम्रो हुन्छ त्यसैले गर्दा त्यो के हरे यो के हरे डे ज्वरो सोरो आयो भने मुखहरू बार्नु पर्छ जन्डिस भयो भने खतरा हो जन्डिस बिग्रियो भने लिभर जन्डिस हुन्छ लिभर जन्डिस भयो भने मान्छे बाँच्ने बाँच्छ नबाँच्ने बाँच्दैन डर हुन्छ त्यसैले गर्दामा यो जन्डिस चाहिँ राम्रो होइन हो जन्डिस राम्रो होइन जन्डिसले ज्वरो सोरो गन्दा मैला घरमा जबडाहरू हेरौँ पानीहरू जम्यो भने घरहरू र सफा राख्नु पर्छ त्यसैले गर्दा त्यो पानी बग्नेतिर साफ सुथरा हुनु पर्छ नाला बनाइदिनु पर्छ पानी बगेर जान्छ त्यसमा मच्छरहरू बस्यो भने मा मान्छेलाई टोक्छ मच्छरहरूले त्यहाँदेखिको बिमारी हुन्छ